हजुर हो त ला ग्यास त त्यहाँ त अस्ति हालिदिएको त हामीले त अन्त ए तिमी कहाँबाट बोलेको भन त ए त्यहाँ त हामीले ग्यास त अस्ति हालिदिएको अन्त अस्ति ल्याइपुऱ्याएको छैन ए त्यसो भए म पछि ल्याइदिन्छु अहिले त्यो बाटो अहिले पैह्रोहरूले गर्दाखेरि ब्लक छ अहिले हो रोड अन्तखेरि त्यो अलिक ब्लक छ अन्त गाडीहरू पनि बिग्रिरहेको छ त्यो भएर अन्त अहिले त्यस्तै चलिरहेको छ नि त ए हजुर होइन उताबाट पनि हाम्रो स्टक आएको छैन नि त भरेको छैन त्यो भएर नि अब स्टकै आएको छैन हाम्रो उताबाट अब स्टकै नआएपछि अब कसरी गर्नु भन्नुहोस् त तपाईँले आफै है होइन अब तपाईँले त्यहाँ कसैको छिमेकीको यसो यताउता गरेर म्यानेज गर्दै गर्नुहोस् न अहिले स्टक पनि छैन बाटो ब्लक छ तपाईँहरूलाई यादै छ पानी परेको परेको है त्यो भएर हौ होइन न सुर्ताउनोस् न तपाईँ अब हामी हप्ता दिन बाद कहिले आउँछ हो त्यति बेला तपाईँको डेलिभर गर्दिन्छ नि सिलिन्डर अब बहिनी तपाईँले कस्तो न बुझ्नु भएको हौ अब हामी गर्दिन्छ भन्दैछ त अहिले रोड त्यस्तै प्रोब्लम भइरहेको छ र त हामी त्यस्तो उयो भएको माथि उताबाट उयो भएको छैन हाम्रो स्टकै आएको छैन हो बुझ्नुहोस् न अब तपाईँले

हजुर हुन्छ हुन्छ हुन्छ हामी ट्राई गरिदिन्छ नि